हाम्रो क्षेत्रमा चाहिँ अब त्यही हो बर्खाको सिजनमा चाहिँ बर्खा हुन्छ त्यति बेला चाहिँ धान लगाउँछ होइन ठन्डा मौसममा जुन चाहिँ हुन्छ त्यति बेला चाहिँ आलु लाउँछ त्यहाँदेखि आलु निकालिसकेर चाहिँ मकै लाउँछ यस्तै नै हुन्छ अरू त अब कतिवटा हुन्छ अझै होइन फलफुलहरू साग सब्जीहरू अब बर्खामा त धेरै सब्जीहरू पाइन्छ होइन सिमी भनौँ बीँ भनौँ अब बर्खामा चाहिँ मेन जुन सब्जीहरू अब लगाइन्छ गाजर बिट सबै बर्खामा होइन उयसमा हिउँदोमा